अब हाम्रो बिहान रोटी सब्जी कोही बेला अचार सब्जी हुन्छ हामीले बाह्र बजी भात दाल सब्जी इस्कुसको मुन्टा फ कोही बेला फर्सी इस्कुसको मुन्टा फ फर्सीको मुन्टा यसरी तरकारी बनाएर खाइन्छ बेलुका कोही बेला रोटी खाइन्छ कोही बेला भात खाइन्छ अब भयो भने हप्तामा दुई खेप तिन खेप पनि भइहाल्छ मासु पनि खाइन्छ अब चाडबाडमा त त्यही हो मासु पाक्छै पाक्छ धेर धेरै घरमै पाक्छ मासु चाडबाडमा पनि तर चाडबाडै गए पनि हामीले अब हप्तामा तिन चार खेप त मासु खाइन्छै खान्छ तर बाह्र बजी कोही बेला मुन्टासुन्टा कोही बेला फर्सी कोही बेला इस्कुस कोही बेला आलुको भुजिया के के खाइन्छ अब त्यो हामीले त्यति हाम्रो सबै कुरो नै हामीले खाइन्छ